हजुर म विश्वको पाँचवटा देशहरूको नाम भन्न सक्छु एक नम्बरमा रहेको छ भारत दुई नम्बरमा अमेरिका तिन नम्बरमा अस्ट्रेलिया चार नम्बरमा क्यानडा पाँच नम्बरमा बाङ्ग्लादेश